ग्रामिण क्षेत्रमा व्यवसाय सुरु गर्दा सबैभन्दा पहिलो एउटा बाधा के आइपर्छ भन्दाखेरि जुन चाहिँ बिजनेस सुरु गर्दाखेरि जुन चाहिँ व्यावसाय सुरु गर्दाखेरि चाहिने पुँजीको हामीलाई निकाल्न धेरै नै साह्रो पर्छ हामी ग्रामीण क्षेत्रमा बस्ने मानिसहरू जो छ उनीहरूलाई लोन लिनका लागि ब्याङ्कले पनि धेरै नै धरौटीहरू माग्ने गर्छन् र कतिपय मानिसहरूकोमा जग्गा जमिनको कागज पत्रहरू नभएको हुनाले उनीहरू जुन चाहिँ ऋण लिनुपर्छ ब्याङ्कबाट त्यो लिन पाउँदैनन् र उनीहरू सुरु गर्न पाउँदैनन् सबैभन्दा प्रथम मुस्किल त त्यही क्यापिटलकै हुन्छ अनि दोस्रो कुरा के हुन्छ भन्दाखेरि जसोतसो क्यापिटल जुटाएर पनि काम गर्दाखेरि कस्टमर नपाइने बजार नपाइने यस्ता यस्ता चुनौतीहरू सामना गर्नु पाइन्छ जस्तै गाउँमा केही चिजको समस्या छ त्यो चिज उपलब्ध गराउनुलाई हामी त्यसमा असमर्थ हुन्छौँ त्यो भाउमा उपलब्ध गराउनलाई अरू नै ठुलो व्यावसायीहरूले अरू नै ठुलो मार्केटहरूले हाम्रो सानो सानो गाउँमा हामीभन्दा कम्ती मूल्यमा उनीहरूले प्रदान गराएर उनीहरू हामीबाट लिनबाट वञ्चित रहन्छन् दोस्रो कुरा त्यही हुन्छ र तेस्रो कुरा के हुन्छ भन्दाखेरि जुन चाहिँ हाम्रो सप्लाई हुन्छ त्योभन्दा हाम्रो डिमान्ड धेरै नै कम्ती भएर जान्छ डिमान्ड कम्ती हुँदाखेरि के हुन्छ भन्दाखेरि समानहरू बिग्रिने चान्सेसहरू सम्भावनाहरू बडेर जान्छ यसका कारण पनि हामीलाई धेरै नै घाटा सहनु पर्ने हुन्छ र सुरुवाती क्षणमा नै घाटा सहेपछि यस्ता व्यावसायहरूबाट आम मानिसहरू धेरै नै टाढा नै बस्छन् कसैको उदाहरण देखेर पनि अरू मानिसहरूले यस्तो व्यवसायीहरू गर्न छाड्छन् र यस्ता व्यावसायहरूलाई समर्थन गर्नुलाई भारत सरकारले कम्ती मूल्यमा सजिलैसँग ऋणहरू उपलब्ध गराइदिउन् सुपथ मूल्यमा अनि यसका लागि एउटा बजार पनि राखिदिओस् जस्तै यसको बजार मूल्य एति एसको बजार मूल्य एति भनेर कतिवडा समानहरको बजार मूल्य तोकिदिएर यसको यस्तो व्यवसायहरलाई जसलाई स्मल स्केल इन्डर्सटीज भनिन्छ त्यस्तोहरूलाई समर्थन गरेमा भारतको पनि धेरै नै प्रगति भएर जान्छ